हाम्रो यहाँ अब होइन धेरै किसानहरू छ अब हामी किसानहरू धेरै अब खेतीबारी गरिन्छ अब त्यो अब धानहरू होइन मकैहरूको फसलहरू उगाउने गर्छ र अब प्लस अब क के हुन्छ भने कोही बेला अब आँधी तुफानहरू अब बाढ पानीहरू छिर्छ गाउँतिर होइन अब त्यही अनु अब त्यही भएर फसलहरू बिग्रिएको कारणले गर्दा मान्छेहरू धेरै लोन निकाल्ने निकालेको छ भने अब निकाल्यो छ गरेर गरेको हुन्छ अनि अब त्यस्तै अनु अब त्यही अब हावापानी त्यस्तै आइदिन्छ अब गाउँ इत्यादितिर त्यहाँ होइन हो त्यो अब त्यो सब फसलहरू बिग्रिने कारणले गर्दाखेरि मान्छेहरू अब पैसा तिर्ने अब उयो हुँदैन बाटो हुन्न होइन अब त्यही पैसा तिर्नु नसकेर मान्छेहरू धेरै अब मान्छेहरू सुसाइड पनि गरिन्छ कसेैले के गर्छ कसैले के गर्छ अनि अब गभर्मेन्ट्सको अब म भनौँ गभर्मेन्ट्सको रुल्सको गरौँ भने अब गर्मेन्ट्सले अब गभर्मेन्ट्सबाट अब कुनै उस उनीहरूको तर्फबाट अब अब हुन त काम गर्ने अब हाम्रो खेतीबारीहरूलाई काम गर्ने मान्छेहरूलाई उनीहरूको तर्फबाट अब लोनहरू पास गरेपछि गर्दैछ भने धेरै सुविस्ता हुन्छ र अनि उनीहरूले पनि केही गर्नैसक्छ र अब आफ्नो लागि नि आफ्नोलाई पनि गर्नुसक्छ र उनीहरूले अर्काको लागि पनि गर्नुसक्छ होइन

भएको अब कुराहरू अब जे पनि गर्छ सबैको लागि गर्छ आफ्नो लागि त केही पनि गरिँदैन होइन अब उनीहरू पनि अब कुनै अब आफ्नो लागि नै सोचेर पनि गरेको हुँदैन मान्छेहरूलाई